दाजु मैले तपाईँको दोकानमा सुपहरू अर्डर गरेको थिएँ अहिले अलिक ठन्डा महिना छ चिसो चिसो छ अलिक जति सक्दो प्याकेज प्याकेजिङ अलिक राम्रोसित गरिदिनुभयो भने राम्रो हुन्थ्यो एकदम तातो तातो आइपुग्यो र तातै सेवन गर्नु सकियो भने अलिक हामीलाई पनि मजा आउँथ्यो र जति सक्दो यसलाई तातो राख्नुको लागि चाहिँ तपाईँहरूले ध्यान दिनुभयो भने एकदम आभारी हुने थिएँ